मैले चाहिँ मेरो फर्स्ट प्रडक्ट चाहिँ मैले फ्लिपकार्टबाट अर्डर गरेक थिएँ अन्त मेरो फर्स्ट प्रडक्ट चाहिँ थियो मेरो ह्यान्ड ब्याग ह्यान्ड ब्याग त्यो चाहिँ फार्स्टट्रयाकको थियो अनि त्यो चाहिँ ब्ल्याक कलरमा थियो मलाई चाहिँ त्यो देख्ने बित्तिकै एकदम मनपरेर चाहिँ मलाई अर्डर गर्न मनपरेक थियो एन्ड जब मैले त्यो परचेज गरेँ जब त्यो मेरोमा डेलिभर भएर आयो त्यो सामान मैले एक्सपेक्ट गरेक थिइन कि त्यो सामान चाहिँ त्यो प्रडक्ट चाहिँ यति राम्रो हुन्छ भनेर किनभने अब कतिले भन्छ अनलाइनमा राम्रो हुँदैन समानहरू मगाएकोहरू है तर मेरो केसमा चाहिँ त्यस्तो थिएन मैले जस्तो पिक्चारमा मलाई जस्तो देखाक थियो मैले रियलमा पनि तेस्तै मैले पाएँ के अनि मलाई एकदमै खुसी लाग्यो किनकि त्यो मेरो फर्स्ट मैले मेरो अर्डर मेरो गरेको थिएँ एन्ड त्यो फर्स्ट प्रडक्ट नै अब त्यस्तो रियल आब राम्रो आउँदा चाहिँ मलाई एकदम खुसी लाग्यो जस्तो थियो आब तेस्तै नै मेरोमा आयो एन्ड त्य सको चेनहरू कुवालिटीहरू पनि एकदमै दामी त्यो चेनको कुरा गर्नुभने चेन पनि एकदम बलियो खप्ने एन्ड त्यो ब्याग चाहिँ मलाई यति साह्रो अब मलाई एति साह्रो मनपर्यो कि आब म जा जाँदा पनि त्यो ब्याग चै म हेरेर जान्छु के एस्तो कम्फर्टेबल एन्ड प्लस मलाई कलर पनि एकदमै मनपर्यो सो त्यही हो भन्नुपर्ने चै मैले